मैले जीवनमा धेरै कुराको सामनाहरू गरेर अहिलेको यो पारिवारिक जीवनको यात्रामा

बाँचेको छु जीवनमा हर कुराहरू जिउनु पर्दा सामाजिक तौरमा हो या मेरो व्यक्तिगत जीवनमा होस् या पारिवारिक जीवनमा होस् यस्ता धेरै उतार चढाउहरू मैले जीवनमा झेलेर अहिलेको मेरो यो सामाजिक जीवनहरू जिउनमा बाध्य भएको छु प्रथम त जीवनमा चुनौतीहरू धेरै गर्नु पर्ने जीवनमा धेरै यस्ता उतार चढाउहरू पिर कष्टहरू अभाव अपुगहरू जीवनमा धेरै बिकट परिस्थितिहरूको सामना गर्नु पर्ने रहेछ एक नम्बर त आफू एउटा आर्थिक बिपन्न

आर्थिक बिपन्नमा जन्मेको परियो अर्को नम्बर कुरा रोग दुर्दशाहरू धेरैवटा झेलिएको जीवन है हाम्रो आफ्नो कुनै किसिमको आय श्रोतहरू नहुँदा पारिवरिक धाउनु पारिवारिकलाई लालन गर्नु पनि धेरै सामना गर्नु पर्ने मैले आफ्नो जीवनमा अनुभव गरेँ वर्तमान जे छ जस्तो किसिमले जीवनहरू गुजारिराखेका छौँ यो एउटा चुनौतीपूर्ण बनिराखेको छ र चुनौती म यसरी पार गरेँ भन्नु सक्दिनँ किन भनेदेखिलाई एउटा चुनौतीहरूमा एउटा पाइलाहरू अगाडि बढ्दै गयो अर्को विघ्नबाधाहरू अर्को अवरोधहरू आइरहँदो रहेछ जीवनमा र जीवनलाई सठिक मार्गनिर्देश गर्नु जीवनलाई सही दिशा निर्देश गर्नु र आफ्नो गन्तव्यमा पुग्नुको लागि हर हर पाइला प्रर्त्येक पाइला पाइलामा आफूले एउटा सङ्घर्ष जारी गर्नु पर्ने र आफूले ध्यान दिनुपर्ने कुराहरू आफूले गर्न पर्ने सङ्घर्षको यो गोरेटोहरूमा धेरै नै हामीले कति कुराहरू बुझेर हो या हामीले कति कुरा बाध्यताले हो हामीले त्यो कुराहरू समाजसँग जिउनु पनि हामीले एउटा यसको एउटा आधार हुनुपर्ने अनि स् सामाजिक जीवनमा पारिवारिक जीवनमा जिउनु पनि एउटा आफूले एउटा सही आधारहरू लिएर जिउनु पर्ने अनि हामीले व्यक्तिगत जीवनमा आफूलाई पर्ने कुराहरू व्यक्तिगत जीवनमा व्यवहारमा उतार्नु पर्ने कुराहरू पनि हामीले धेरै नै एउटा सोचेर सम्झेर आफ्नो जीवनलाई सही गोरेटोहरूमा हिँडाउनु पर्ने कुराहरू मैले महसुस गरेको छु र चुनौतीहरू यस्ता धेरै कुराहरू पार गर्दै गयौँ जुन कुराहरू मैले मेरो बाल्यकालदेखि मेरो जुन

यौवनको जुन मेरो जवानीहरू अनि मेरो जुन किसिमको

शैक्षिक जीवनमा अथवा विद्यार्थी जीवनमा भोग्न परेको ती पीर कष्टहरूसँगसँगै अहिले आएर वर्तमानमा विवाही विवाहित भएर एउटा दाम्पत्य जीवन गुजार्नु पर्दा धेरै कुराहरू आफूले सङ्घर्ष गर्नुपर्ने कुराहरू र यस्ता धेरैवटा चुनौतीहरूलाई हामी पार गर्दै आएको छौँ र मेरो जीवनमा चुनौतीपूर्ण कुराहरू भनेको मैले अहिले वर्तमानमा जस्तो म पनि एउटा पारिवारिक एउटा जिम्मेदार व्यक्ति भएकोले गर्दा मेरो छोरा छोरीहरूलाई सही दिशा निर्देश गर्नुपर्ने नैतिक ज्ञानहरू दिनुपर्ने है आफूभन्दा ठुलाबडालाई आदर सम्मान गर्नु पर्ने कुराहरू अनि आफूलाई जन्म दिने बाउ आमाको मान सम्मान गर्नु पर्ने है अनि हामीले आफ्नो जाति धर्म संस्कार संस्कृति रीतिरिवाजलाई पनि हामीले सही ठाउँमा धर्मलाई पालन गरेर आफ्नो पिता पुर्खाहरू है हामीले हाम्रो जस्तै कुलदेवहरू पितृदेवहरू है इष्टदेवहरूलाई नि हामीले सँगालेर जीवनलाई अर्थपूर्ण बनाउनु पर्ने जीवनलाई व्यवस्थित रुपमा राख्नु पर्ने पनि यो एउटा सबैभन्दा हाम्रो मानव जीवनमा एउटा शैक्षिक एउटा शिक्षित जमात एउटा सचेत नागरिक भएको हैसियतले अनि एउटा हामी एउटा विवेकशील प्राणी भएको हेतुले हामीले सङ्घर्ष भन्ने कुरा के हो अनि हामीले बाध्यताभित्र कुन कुराहरूमा हामी जिउनु अनिवार्य हुन्छ हामीले सहयोग र सहायता भन्ने कुराहरू कसरी गर्नु पर्छ दीन दुःखीकोलाई सेवा सहायता कसरी पुऱ्याउनु पर्ने अनि हामीले आफ्नो जस्तै ठुलाबडाको मान सम्मान कसरी गर्नु पर्ने है आउने भावी पिँढ़ीहरूको लागि कसरी हामीले उनीहरूलाई मार्ग निर्देश गर्नु पर्ने यस्ता धेरै धेरै चुनौतीपूर्ण दिनहरू बितेर गए पनि अझै फेरि थप एउटा चुनौतीहरू आइराखेको छ हाम्रोमा ठुलो एउटा समाजिक जिम्मेवार पारिवारिक जिम्मेवारहरू आएको छ हाम्रोमा अनुशासनवद्ध भएर हाम्रो छोरा छोरीलाई हाम्रो आउने पिँढीहरूलाई गाउँका साना मसिना ती चराका ती बचेराहरू जस्ता हाम्रो बालक बालबालिकाहरूलाई सही मार्ग निर्देश दिने हाम्रो एउटा ठुलो दायित्व र एउटा चुनौतीपूर्ण बनेको छ वर्तमान समयमा र यहाँको जति पनि हाम्रा शासन व्यवस्था शासन प्रणालीदेखि लिएर यहाँको प्रशासनिक कार्यक्रमहरू देखेर सबै चिजहरूलाई हामीले समेटेर आफू साँचो र सत्यवादी भएर एउटा स्वाभिमानमा बाँचेर हामीले मानव के हो मानव जीवनमा धर्म कर्म आफ्नो संस्कार संस्कृति रीतिरीवाज भन्ने कुराहरू के हो अनि राष्ट्रिय हितको निम्ति हामीले के के गर्नु पर्छ जनहितको निम्ति हामीले के गर्नु पर्छ अनि हामीले पर्यावरण शुद्धताको लागि हामीले के गर्नु पर्छ समाजलाई हामीले सही मार्ग निर्देश गर्नुको निम्ति हामीले के के कुराहरू अप्नाउनु पर्छ के के अवेरनेस कार्यक्रमहरू गर्नु पर्छ जनचेतना कार्यक्रम गरेर हामीले के के गर्नु पर्छ गरेर हामीले आफ्नो जीवनलाई सार्थक बनाउनु पर्छ भन्ने कुरामा हामी लागिपरेको छौँ लागिपर्नु पर्छ र मेरो जीवनमा यस्तो धेरै उतार चढाउहरू धेरै चुनौतीपूर्ण जीवनहरू बिताए पनि वर्तमानमा जे अवस्थामा छु स्वस्थ र म सक्षम छु र आउने मेरो पिँढ़ीहरूलाई पनि मेरो भाइ बहिनीहरूलाई पनि ज जसले जे नजानेको कुराहरू पनि सिकाउने मेरो दायित्व बनेको छ मेरो ज्ञानहरू जे जति आफूले सकेको छ त्यो ज्ञानहरूलाई बाँडेर मेरो जे जति आफूले जानेभरको कुराहरू सबैसँग सेयर गरेर एउटा गाउँमा एउटा देशमा सचेत नागरिकको परिचय दिने मेरो एउटा आफ्नो एउटा चुनौती रहेको छ मान्छे एक दिन मरेर जान्छ नै तर छोडेर जाने कर्महरू भनेको चाहिँ मान्छेले आफ्नो धर्म संस्कार संस्कृतिहरूलाई पालन गरेर छोडेर जानु भनेको कुरा नै हामीले एउटा छोडेर जाँदा हामीले केही गाउँलाई एउटा केही उन्नति गरेर केही एउटा ऐस्मृति स्मृति स्मरणीय क्षणहरू स्मृति कुराहरू हामीले छोडेर जानुपर्छ समाजमा कुनै किसिमको उन्नति प्रगतिको कुराहरू छोडेर हामी जानु पर्छ मर्ने चोला छँदैछ छोडेर जाँदा यो संसारलाई छोडेर जाँदा हामीले केही छोडेर जाउँ केही उन्नतिको कुराहरू केही प्रगतिको कुराहरू है अन्त यही एउटा चुनौतीपूर्ण जीवनमा यही रहेको छ र विशेष त गाउँ समाजमा बसीवरि यसरी नै एक अर्कामा आदान प्रदान गरेर सबैलाई समेटेर आत्मा साथ लिएर एउटा सच्चा परिवार सानो परिवार सुखी परिवार सुन्दर परिवार शिक्षित परिवार शिक्षित जमात भएर जिउने एउटा अहिले हाम्रोमा अहिले मेरोमा एउटा चुनौती बनेको छ र यसलाई नै म विशेषरूपले प्राथमिकता दिँदै म मेरो जीवनको चुनौतीपूर्ण कुराहरू चुनौतीपूर्ण मेरो बाटोहरूमा गन्तव्यमा म पुग्ने मैले आफ्नो एउटा अठोट गरेको छु